हेलो दिदी मो सोनामी बोलेको ए तपाईँकोमा सब्जीहरू के के छ होला है

ए हजुर एक दुईवटा सौदाहरू लैजाउँ भनेको थिएँ अनि भेन्डी कसरी होला है एक पावाको एक केजीको आम्मामा चालिस रुपियाँ केजी ए दी अलिकति घटाइदिनुहोस् न म त डेली आइरहन्छु तपाईँकोमै होइन र पनि साह्रै बेसी भएछ नि त पुरै हजुर होइन अनि अलिकति मलाई त आधा किलो चाहिएको थियो तर तिस तिस रुपियाँहरूमा अलिकति मिलाइदिनु नि तिस पैँतिस पैँतिससम्म ए अनि आलु चाहिँ कसरी गोटा छ हौ आलु चाहिँ कसरी ए आलु चाहिँ तिस रुपियाँ तर ए आलुहरू पनि साह्रै बेसी महँगो भएछ त आलु पनि ए होइन अलिक साह्रै महँगो भएछ कि मलाई आलु चाहिँ आलु पनि आधा नै चाहिएको थियो अनि अरू आदि उयोहरू चाहिँ कति आयो हौ अरू नयाँ नयाँ सब्जीहरू

ए टमाटर चाहिँ कहाँको हो ए महँगो होला है टमाटर ए चालिस रुपियाँ ए र पनि अलिकति मिलाइदिएको भए हुन्थ्यो चार हजुर टमाटर महँगै छ तर हजुर अब डेलीको पेसेन्जर है डेलीको कस्टमर हजुर अनि मलाई उयो पनि चाहिएको थियो कि बन्दकोपी पनि ए पचास रुपियाँ बन्दकोपी त्यसो भए मलाई बन्दकोपी चाहिँ डल्ला हजुर

ए हुन्छ त दी मलाई त्यति चाहिएको थियो

होइन त्यति चाहिँ मलाई गरिदिनुहोस् प्याक कि हुन्छ थ्याङ्कयू